हामीलाई सरकारी योजनाहरू चाहिँ सरकारले थुप्रो गरिदिएको थियो पहिला म स्कुल पढ्दाखेरि प्रायः सरकारले फ्रीमै पढाएको जस्तो गर्नुभयो के भन्छ पाठ्य पुस्तकहरू फ्रीमै दिनुभयो के भन्छ लुगा फाटाहरू बनाइ दिनुभयो अन्त सालभरिमा माइनोरटीबाट पैसाहरू हालिदिइ बस्नुभयो अन्त अरू थुप्रै थुप्रो योजनाहरू पनि छ जस्तै कि इन्दिरा इन्दिरा योजनाहरू जहाँ दुइटा जस्तो रुमहरू बनाइ दिने घरहरू बनाइदिने मान्छेको लागि जस जसको घरहरू छैन त्यस्तो बनाइदिने अन्त लक डउनमा पनि पुरै हेल्प गऱ्यो नानीहरूलाई ल्यापटप किन्ने मोबाइल किन्ने पैसाहरू पनि बाँढिदिनुभयो त्यसले पनि नानीहरलाई पुरै हेल्प गऱ्यो